खेलकुदले स्वास्थ्य जीवनशैलीमा कसरी योगदान पुर्याउँछ भने मलाई लाग्छ खेलकुद सबै मानिसहरूले खेल्नपर्छ जस्तो लाग्छ खेलकुद भन्ने कुरा एकदमै आफ मानिसहरूको जीवनशैलीको जरुरी जरुरी छ जस्तो लाग्छ खेलकुदले आफ्नो बडीलाई क्षति नपुऱ्याएर एकदम फाइदा दिने कुरा काम गर्छ र खेलकुद खेल्दाखेरि आफ्नो बडी फिट फिट बनाउने साथै आफ्नो बडीलाई आफ्नो ज्यानलाई फ्लेकक्सिबल बनाउने काम गर्छ खेल खेलकुद खेल्दाखेरि धेरै प्रकारको रोगबाट हामी बाच्न सक्छौँ र खेलकुद खेल्दाखेरि कतिपय रोगहरू पनि एकदम कतिपय रोगहरू पनि दबाई नखाइकन आफैआफ आफै आफ जाती हुनेगर्छ र खेलकुद खेल्दाखेरि खेलकुदमा धेरै यस्ता यस्ता ज्ञानहरू पनि सानो सानो ज्ञानदेखि लिएर ठुल्ठुला ज्ञानहरू पनि पाइन्छ खेलकुद खेल्दा खेलकुद खेल्दाखेरि

आफ्नो दललाई कसरी विजय गराउने भन्ने जानकारीहरू आफ्नो विपक्ष दललाई छक्काएर लँडाएर आफ्नो आफ्नो लाते भकुन्डोलाई

मलाई लाग्छ खेलकुद भन्ने कुरा यो मानिसको जीवन मानिसको जीवनशैलीमा एकदम एकदमै जरुरी छ जस्तो लाग्छ खेलकुद खेल्दाखेरि आफ्नो टिमलाई कसरी विजय गराउने आफ्नो जिउ आफ्नो टिमको कोर्डिनेसन कसरी मिलाउनु पर्ने यस्ता यस्ता ज्ञानहरू पनि हामी प्राप्त गर्न सक्छौँ

र खेलकुद आफ्नो आफ्नो देशका खेलकुद आफ्नो आफ्नो देशमा आफ्नो आफ्नो राष्ट्रिय खेल पनि हुनेगर्छ र यसैगरी हाम्रा भारतको पनि आफ्नै आफ्नै राष्ट्रिय खेल छ जस खेल हो हाम्रो हकी र हकी पनि एकदम राम्रो खेल हो एकदम मजाले हुन्छ खेल भारतमा एकदम आनन्दको साथमा हुन्छ

मेरो मनपसन्द खेल पनि हो हकी यसै गरी खेलकुद चाहिँ एकदम जरुरी लाग्छ मलाई खेल्नुपर्छ भन्ने